नमस्ते दाइ सुन्नुहोस् न मैले हिजो तपाईँको पसलबाट त्यो रातो रङ्गको नाइकीको जुत्ता लगेको थिएँ नि हजुर त्यो तपाईँको म त तपाईँकोमा सबै हेरेँ हैन घरमा जाँदाखेरि पनि राम्रो लागेको थियो र रङ्गहरू अनि सेपहरू पनि राम्रो लागेको थियो तर सुन्नुहोस् न दाइ जब मैले त्यो आफ्नो खुट्टा हालेँ नि त्यति बेला अलिकति त्यो साइजको नमिलेर अलिकति खुल्ला भएको थियो कि अन्त हिँड्दा हिँड्दाखेरि पनि खोल्ट्याङ खोल्ट्याङ खोल्ट्याङ खोल्ट्याङ यस्तोहरू पुरा अवाजहरू आयो हो अन्त सुन्नुहोस् न के भन्छ यो यो जुत्ता साट्न पाउँछ होला अर्कै साइजमा हुन्छ हुन्छ मलाई त्यो ऊ यो खैरो कलरको देखाउनुहोस् न हजुर हजुर हजुर हजुर ठिकै लाग्यो दादा यो त्यसो भए म यो रातो रङ्गको सट्टामा म यो खैरो लान्छु नि ल हवस् त धन्यवाद